ग्रामिण क्षेत्रको युवाहरले चाहिँ अब यो कृषिलाई पनि अब धेरै महत्त्व दिएको छ किनभने अब कृषि गरेर नै एकदमै उन्नत जातको फसलहरू उगाएर होइन सागसब्जी रोपेर फलफुल रोपेर धेरै बाहिर लगेर बजार हाटमा लगेर बेचेर चाहिँ अब पैसा कमाउन सकिन्छ भनेर सोचले नै अहिलेको युवाहरूले चाहिँ अब धेरै उन्नत प्रकृतिले अब कृषिहरू गर्छन् अब जस्तै नयाँ नयाँ सेटहरू ठुलठुलो सेटहरू बनायो त्यसमा अब आधुनिक प्रकारको तरिकाले नै सब्जीहरू लगाएर अन्त मलहरू पनि अब भर्मी मल कम्पोस्ट मलहरू लगाएर गाईको मल त अब सधैँ प्रायः पहिला पहिला चलाउँथ्यो त्यो पनि चलाउँछन् सबै मिसाएर धेरै अब नयाँ तरिकाले चाहिँ अहिलेघडी युवाहरूले कृषि गर्न थालेका छन् र यसमा पनि धेरै राम्रो कमाउन सकिँदोरहेछ भनेर सोच्छन् र अहिलेको युवाहरूले चाहिँ अब यो कृषिलाई पनि पेसाको रूपमा रूपमा अप्नाउन थालेको छन् किनभने अब यो गाउँको अब सागसब्जी फलफुल भयो बाहिर लगेर बेच्दाखेरि चाहिँ अब एकदमै ताजा हुनेगर्छ र यसमा कुनै प्रकारको अब मिलावट मलहरू लगाको हुँदैन एकदमै फ्रेस हुन्छ त्यसै कारणले आजभोलि चाहिँ अब हामीहरू ग्रामीण ठाउँमा चाहिँ युवाहरूले कृषकलाई पनि धेरै महत्त्व दिन थालेको छ